पश्चिम बङ्गालको रेस्टुरेन्टहरूमध्ये जस्तै ओद्लाबाडी कफेर लाभातिर हरू बेसी आउँछन् घुम्छन् डुल्छन् उनीहरूको उनीहरू जसमा चाहिँ सबभन्दा बेसी उनीहरूको पसन्द खाना चाहिँ जसै मोमो पाहाडी इलाका हो भने मोमो थुक्पाहरू तिनीहरूले अति नै रुचाउँछन् त्यही रेस्टुरेन्टहरूमध्ये अहिले गाउँगाउँमा नै होमस्टेहरू बनिनु चाहिँ सुरु भएको छ अहिले कति टुरिस्टहरू त्यो होमस्टेमा धेरै रुचाउँछन् किनभने गाउँघरको लोकल कुखुराहरूको सुप गुन्द्रुक किनेमा के पिठोको भातहरूलाई उनीहरूले अति नै रोचक गर्दछन्